लोक गीतहरूमा गाउँदा फेरि एकदमै राम्रो लाग्छ जस्तो कुमार बस्नेत भयो नेपालका चलचित्र एकदम गायक कुमार बस्नेत भयो होइन फरिया ल्याइदिएका छन् त्यही पनि राता घनन त्यही पनि मन परेन भनिदेऊ न भनन त्यस्तो लोकगीतहरू यति मन पर्छ मलाई कुमार बस्नेतको जस्तो लोकगीत भयो आँखा छ लोभी पापी छ मन है कस्तो यो जिन्दगी हे साइँली हे माइँली घर बस्दा धेरै स्वर चिहाउँछ बाहिर हिँड्दा मन भुल्छ यस्तो गीतहरू है यस्तो लोकगीतहरू एकदमै मन पर्छ एकदम सराहनीय छ एकदम लोकगीतहरू एकदम मन पर्छ मलाई हामी पहिला पहिला लोक गीतहरू सुन्नु लागि हेर्नु जान्थ्यो है गाउँ बस्तीतिर होइन जस्तो अब बस्तीबाट पहाडबाट आउँथे गीतहरू सुनाउनुलाई गाइनेहरू है लोकगीतहरू गाएर एकदम आफ्नो प्रस्तुत गर्थ्यो उहाँहरूले एकदम राम्रो लाग्थ्यो खुसी लाग्थ्यो है लोकगीत साह्रै मन पर्छ मलाई लोकगीतहरू बताउनु पर्दाखेरि जस्तै अब फरिया ल्याइदिएका छन् त्यही पनि राता घनन त्यही पनि मन परेन भनिदेऊ न भनन यस्तो धेरै धेरै यस्तै लोकगीहरू धेरै छन् अब जस्तै कलाकार छन् मैले अब धेरैजनाको नाम बिर्से अहिले दुई तिनवटाको नाम बताइसकेको छु मैले होइन एकदम राम्रो लाग्छ खुसी लाग्छ मलाई गीतहरू सुन्दाखेरि हो लोकगीतहरू साह्रै मन पर्छ मलाई लोकगीतको बारेमा एकदम राम्रो लाग्छ लोकगीत त पहिला पहिला रेडियोमा आउँथ्यो लोकगीतहरू हो अब अहिले त लोकगीतहरू आउनु छोडिहाल्यो होइन त्यस्ता त अहिलेका युवाहरूले सुन्दैनन् लोकगीतहरू बारेमा बुझ्दैनन् पनि सुन्दैनन् सुन्नु पनि चाहँदैनन् के हो भनेर सोच्छन् है लोकगीतको बारेमा एकदम अहिलेको पहिला पहिलाको नानीहरूले पहिला पहिलाको युवाहरूले लोकगीत सुन्थ्यो अहिले अहिले अहिलेको पिँढीहरूले लोकगीतको बारेमा केही थाहा पनि हुँदैन किनभने अब सब शब्दहरू अङ्ग्रेजी लगाएर उनीहरूले अङ्ग्रेजी शब्द लगाएर पढेका हुन्छन् र लोकगीतको बारेमा केही थाहा हुँदैन र नेपाली शब्दहरूलाई पनि उनीहरूले त्यति साह्रो ध्यान दिँदैन त्यो लोकगीतको हामीलाई चाहिँ पुरा मन पर्छ मलाई चाहिँ लोक गीतहरूको बारेमा